हेलो प्रवेश तिमी कहाँ छौ अघि म कालिम्पोङबाट आएर टिस्टामा झरेको थिएँं नि गाडी कहाँनेर छ गाडी ठिक ठाउँमा छ म आउँदैछु तिमी कहाँ छौ भन म जान्न तिमीसँग ए म घर जाने छु छिटो आऊ है